हेलो नमस्ते भन न हजुर हजुर हजुर ए हुन्छ मेरोमा सब्जीहरू त पुरै हुन्छ अन्त अब कुन कुन सब्जीहरू चाहिएको नानीलाई त्यो चाहिँ अब भन्नुपऱ्यो सबै प्रकारको सब्जी भन्नाले चाहिँ मेरोमा फुलकोपी बन्दकोपी आलु बो टमाटरहरू छ अनि अन्त अब कति चाहिएको थियो प्याजहरू सबै पाउँछ ल लसुन अदुवा सबै एक बोराको एक बोरामा पच्चिस केजिस् केजीको पनि हुन्छ पचास केजीको पनि हुन्छ एक क्विन्टल लिन्छु भने पनि हुन्छ फुलकोपी त मेरोमा पच्पन्न रुपियाँ केजी छ तिमीले दामहरू चाहिँ अब अलिक धेरै धेरै जस्तो गरेर लाने हो भने चाहिँ डल्लै जसो गरेर लाने हो भने चाहिँ अलिकति मिलाइदिउँला नि हजुर त्यो त्यो त्यो पनि छ अलिक कम्ती छ त्यो चाहिँ त्यो चाहिँ अँ अब मटर त चालिस रुपियाँ किलो छ ल ल हुन्छ अनि टमाटर टमाटर अस्सी रुपियाँ किलो छ हजुर प्याजहरू पनि छ तर फेरि बहिनीले त निकै निकै कम्ती गरिदिनु भन्दैछ टमाटर पनि के अरे फुलको पनि कम्ती गर्नु भन्दैछ अलिक त्यो चाहिँ अलिक असुविधा हुन्छ एउटा दुईवटाको गरिदिउँला अरू त सक्दिनँ नि त धेरैको कम्ती गर्नु त ल ल हजुर पाउँछ पाउँछ मुला पनि छ इस्कुस पनि छ हजुर छ छ घरको च्याउ पनि छ हजुर शिमलामिर्च चाहिँ पाउँदैन त्यसको बद्लीमा काँक्राहरू लान सक्नुहुन्छ

हुन्छ हुन्छ

अँ ल ल ल हुन्छ हुन्छ हुन्छ वेलकम